अब ग्रामीण क्षेत्रमा व्यवसाय गर्नु चाहिँ एकदमै साह्रो छ किनकि ग्रामीण क्षेत्र भनेको गाँउका मानिसहरू मात्रै त्यहाँ आउने हो बाहिरबाट सहरमा जस्तो बाहिरबाट आउँदैन र ग्रामीण क्षेत्रमा चाहिँ एकदमै चुनौती पूर्ण व्यवसाय गर्नु चाहिँ एकदमै चुनौती पूर्ण एकदमै त्यहाँका मान्छेहरू एकदमै पैसा कमि कम सहरमा जस्तो पैसा ज्यादा गभर्नमेन्ट जबहरू भएका हुँदैनन् र एकदमै साह्रो छ ग्रामीण क्षेत्रमा चाहिँ व्यवसाय गर्नु एकदमै साह्रै परेको जस्तो लाग्छ मलाई है